हेलो बहिनी हेलो तपाईँ के अरे जलपाईगुडी चिया बगानको ऊ यो हुनुहुन्छ वर्कर ए मतलब वर्कर लेबर हुनुहुन्छ ए तपाईँ खुदै पनि गर्नुहुन्छ काम त्यहाँ ए ऊ सो भएदेखिन् म डिस जलपाईगुडी डिस्ट्रिक्टको राइटर बोलेको हो पुष्प शर्मा कि एक दुईवडा त्यहाँको ऊ योहरू बताइ दिनुहोस् न जन जीवनहरू कस्तो छ तपाईँहरूको अब चिया बगानको है हालखबरहरू कस्तो छ फेसिलिटीहरू के के कस्तो कस्तो पाउनु हुँदैछ सरकारबाट त्यो चाहिँ अलिकति मलाई बताइ दिनुहोस् न त्यहाँको लाइफ लाइभलीहुडहरू कस्तो प्रकारको चल्दैछ

दबाईहरू दिन्छ छर्किने पिउने पानीहरूको व्यवस्था कस्तो छ तपाईँहरूलाई घरहरूको लागि यसो अब यसो रिपेयरिङहरूको लागि केही पनि फन्डहरू दिँदैन ए हुन्छ म तपाईँहरूको लागि त्यो केही सोधपुछ गर्ने कोसिस गर्छु नि ल हजुर